विशेष गरी है मेरो भान्सा घरमा चलाइने विद्युतीय उपकरणहरूमा त मेरो हिटर केटल छ होइन र हाम्रो पानी तताउने के भन्छ त्यसलाई नाम त मलाई याद भएन पानी पनि तताउछौँ हामीले साथ साथै अब हिटर पनि छ हाम्रो होइन खाना पकाउने त्यति हो र त्यो पहिला पहिला नहुँदा त अब हामीले जस्तै मिक्सर ग्राइन्डरहरू पनि छ हाम्रो ग्यास ग्यास सिलिन्डर त्यो ओभन त छैन र यो सबै नहुँदा त अब कस्तो थियो भने पहिलाको जमानामा त अब गर्थ्यो है आगोमा पनि पकाइन्थ्यो मसालाहरू पनि पिँधिन्थ्यो र पानीहरू पनि सबै आगोमै तताइन्थ्यो र पहिला पहिला त हामीले यो सबै गर्थ्यौँ होइन र त्यति बेला त अब अलिकिति समय त लिन्थ्यो किनभने हामीलाई एकदमै हतार भइरहेको बेलामा नै अब आगो फुक्नै पर्थ्यो किनभने कोही बेला आगो बल्थेन पनि आगो दौराहरू चिसो हुन्थ्यो बल्थेन होइन र पानी तताउनु पनि टाइम लाग्थ्यो है आगोले नै गर्दा र यो सबै कुराहरू अहिले त के हुन्छ भने हामीलाई मिक्सरमा गर्दा ग्यासमा पकाउँदा त छिटो हुन्छ र छिटो भएकोले गर्दा हाम्रो समय पनि बाँच्छ हामीलाई सजिलो पनि भएको छ है र साथ साथै एउटा के कुरा पनि भन्नु चाहन्छु भने पहिला जतिको मानिसहरूले अब यो आगोको प्रयोग गर्थ्यो है अहिलेको मान्छेहरूले यो आगोको प्रयोगहरू प्राय नै गर्दैन प्राय घरमा एकदमै कम्ती छ प्राय यो ग्यास सिलिन्डर नभएको घर त सायद कुनै पनि छैन होला र यो मिक्सर ग्राइन्डरहरूले पनि हामीलाई सजिलो त बनायो र साथ साथै यो के भन्न चाहन्छु भने यो विग विज्ञानको चमत्कारले त हामीलाई सजिलो त पाऱ्यो हाम्रो लाइफलाई सजिलो त बनाइ बनाइदियो समय समयलाई पनि बचत त गरिदियो र साथ साथै हामी त अल्छे पनि भयौँ हामी पङ्गु पनि भइरहेको छु किनभन्दा त अब हामीलाई केही पनि गर्नु मन लाग्दैन पहिला हामी जस्तो अब दौरा खोज्नु जान्थ्यो हाम्रो एउटा शारीरिक स्वास्थ्य पनि त राम्रो हुन्थ्यो तर हामीले अब त्यो कुरा गर्दैनौँ हामी खालि जे सजिलो छ अलिकति अचार पिँध्नु पऱ्यो भने हामी विद्युतको मदत लिइहाल्छौँ मिक्सरमा गइहाल्छौँ हाम्रो केही पनि छैन हामी एउटा स्विच यसो दबाउँछौँ भइहाल्छ तर पहिला पहिला त हामीले यसो गर्दा हाम्रो हाम्रो आम्सहरू होइन यो जो चाहिँ हाम्रो उयोहरू गर्दा हल्लाउँदा हामीले हातहरू हल्लाउँदा हाम्रो स्वास्थ्य पनि ठिक हुन्थ्यो हामीले किन हामीले अङ्गहरूको पनि त्यहाँ पनि त अब एउटा व्यायाम भइरहेको हुन्थ्यो होइन हामीले यसरी दौराहरू बोकेर ल्याउँथ्यौँ हाम्रो व्यायाम हुन्थ्यो हामी फिजिकल फिटनेस पनि थियौँ तर अहिले त मान्छे एकदमै अस्वस्थ्य पनि भइरहेको छ किनभने यो अननेचरल चिजहरू हो नि त नेचरल चिजदेखि त हामी अलिकति टाढो भएजस्तो पनि लाग्छ है मलाई त अब यो पहिलाको कुराहरू पनि ठिक्कै नै लाग्थ्यो तर अहिले त अब एकदमै फाइभजिको कारणले गर्दा त अब मान्छेहरूकोमा समय छैन म चाहिँ नभएको गर्दा यो आधुनिकतालाई अपनाउनु पनि जरुरी छ है तर पहिलाको पनि अब पहिलाको चिजहरू पनि राम्रो नै थियो र अहिले पनि हामी चाहियो भने सक्छौँ पहिलाको कुराहरूलाई पनि यो सबै कुराहरूलाई ताल मिलाएर गऱ्यो भने त हाम्रो स्वास्थ्य पनि ठिक हुन्थ्यो जस्तो त लाग्छ मलाई